हेलो सब्जी दोकानको भाइ हो ए सुन्नुहोस् न भाइ नि मेरो अर्को हप्ता बहिनीको बिहा छ कि त्यसको लागि अब सब्जी अर्डर गरौँ भनेको थिएँ नि त तपाईँकोमा ए लेख्नुहोस् त आलु पचास केजी टमाटर बिस केजी प्याज तिस केजी हरियो खोर्सानी पाँच केजी केप्सिकम दस केजी हजुर बन्द कोपी दस केजी फुलकोपी पन्ध्र केजी ए सुन्नुहोस् न भाइ मसरुम मसरुम पनि छ होला तपाईँकोमा ए त्यसो भए गरिदिनुहोस् न ल त्यो पनि बिस केजी गरिदिनुहोस् हो अन्त जरा छ कि छैन तपाईँकोमा

ए जरा पनि पायो भने गरिदिनुहोस् न ल बिस केजी जस्तो

हजुर उम् बटन मसरुम अर्को हप्तासम्म ए हुन्छ हुन्छ हुन्छ अँ सुन्नुहोस् न भाइ सब्जी चाहिँ एकदम फ्रेस है फ्रेस होस् है ल सब्जी चाहिँ नि एकदम फ्रेस होस् है नबिग्रियोस् न उम् हजुर अँ तपाईँले पठाइदिनु भयो भने अलिक सजिलो हुन्छ होला हौ है भाइ हुन्छ कनुसा गुरुङ ना नागरी फार्म स्कुल गाउँ उम् फोन नम्बर त्यही हो कि अन्त सुन्नुहोस् न भाइ अब यत्रो सब्जी किन्दाखेरि अलिक कन्सेसन त हुन्छ होला नि है ए अन्त उयो पेमेन्ट चाहिँ क्याउ भाइ अहिले उयो एड्भान्स दिनुपर्छ कि एकैचोटि दिँदा हुन्छ तपाईँलाई हजुर हजुर

ए हुन्छ त्यसो भए म अहिले आधी दिँदै गर्छु कि भाइ अब पिछे सामान ऊ यो गरेर पे गर्छु नि ल ए हुन्छ हुन्छ भाइ थ्याङ्क यू